जस्तो मेरो कुकिङ चाहिँ हबी भएको कारण चाहिँ के हो भन्दाखेरि मैले जस्तो खानेकुराहरू बनाएर दिन्छु होइन मिठो मिठो खानेकुराहरू मेरो परिवारले एकदमै खुसी हुन्छन् मेरो मन पराउनुहुन्छ मलाई धेरै खुसी मान्नुहुन्छ होइन यस्तो म धेरै कुराहरू बनाएर उहाँहरूलाई दिन्छु र उनी उहाँहरूले मलाई धेरै खुसी भएर खानुहुन्छ मैले बनाएको चिजहरू र मलाई त्यही भएर उनी उनीहरूको चाहिँ धेरै भूमिका छ